हाम्रो नेपाली क्षेत्रमा चाहिँ है भाषामा चाहिँ अब एकदमै राम्रो नजरले चाहिँ अब प्रयोग गरिन्छ जस्तै अब हाम्रो अब नेपाली भाषामा चाहिँ है तपाईँको छन्द महाकाव्य भयो है अनि धेरैवटा अब कविताहरू अब राम्रो वर्णन गरेर कविताहरू स्टोरी जस्तै अब रिलेट गरेर भएको घटनाहरू चाहिँ अब नेपाली भाषामा मजाले अब लेखेर चाहिँ अब पब्लिस गर्ने गरिन्छ अनि यसले गर्दा चाहिँ अब धेरै अब सोसियल अब नेट वर्क सोसियल अब इन्फोर्मेसन पनि पाउनु सक्छ है अनि कति त अब एउटा छ मान्छे मान्छेको बस्तीभित्र भने त्यो जुनै एकदमै राम्रो कथा छ है जसमा चाहिँ अब मान्छेले अब मान्छेको अब कसरी अब भित्र भित्र अब त्यो है खान्छ है कसो षड्यन्त्र रच्न रच्छ अरू र एकदमै राम्रो अब त्यो कथाहरू राम्रै छ जस्तै अब मुना मदन भयो है लक्ष्मीप्रसाद देवकोटाको द्वारा लिखित है महाकाव्य अनि भानुभक्त आचार्यको धेरैवटा कवि कविताहरू छ है एकदमै राम्रो राम्रो छ